हजुर हो त भारतमा यस्तै धेरै किसिमका उयोहरू छन् किनभने मलाई चाहिँ लाग्छ कि यो राम्रो हो किनभने अब कसै टाढोबाट हुन्छ त्यसले चाहिँ अब साइकिलहरूले घर आउनु सजिलो पर्छ कसैले ल्यापटपहरू एफोर्ड गर्नुसक्दैन त्यही त्यही कारणले उनीहरूले दिँदाखेरि चाहिँ एकदमै धेरै ने सजिलो हुन्छ पढ्ने नानीहरूलाई सबै कुरो गर्नेहरूलाई त्यही कारणले गर्दाखेरि चाहिँ अब म चाहिँ सबै कुरा यो चाहिँ अहिले घरी भारतमा चलिरहेको कुराहरू चाहिँ म सबै ठिकै छ भनेर मान्छु किनभने यो सबै हाम्रो सुबिस्ताहरूको लागि मात्रै हो त्यही कारणले गर्दाखेरि म चाहिँ यसमा चाहिँ एकदमै यसको अगेन्स्ट चाहिँ छुइनँ